हामी चाहिँ कमानमा काम गर्ने भए भएकाले गर्दाखेरि चाहिँ खाना बिहान दिउँसोको लागि चाहिँ हतार हुन्छ त्यही भएर बिहान चाहिँ रोटी सब्जी चट्नी बनाएर राखेर जान्छौँ दिउँसोको लागि बोकेर पनि जान्छौँ कमानमा लान्छौँ पनि अलिकति खाजा दिउँसो खा एघार बजी खानको लागि अन्त बेलुकाको लागि चाहिँ अब त्यही बेलुका चाहिँ यसो मिठो खानु मन लाग्छ कोही बेला यसो मासु पकाउँछौँ कोही बेला साग दाल भात अचार चट्नी बेलुका चाहिँ मजाले खान्छौँ दिउँसो त अब राम्ररी खानु पाउँदिनौँ हतार हुन्छ कमानमा काम गर्नु पर्छ त्यही भएर बेलुका चाहिँ मिठो खान्छौँ खसीको मासु कोही बेला कोही बेला पोल्ट्रीको मासु कोही बेला साग दाल वा अचार यस्तै खान्छौँ राम्ररी खान्छौँ मिठो मिठो खान्छौँ बेलुका चाहिँ एक छाक